नवजात शिशुको पहिलो वर्षमा मनाइने विभिन्न रीतिरिवाजहरूमा पहिलो चाहिँ आउँछ न्वारन त्यसपछि भात खुवाइ त्यसपछि कान छेड्ने अनि एकवर्ष बादमा चाहिँ छेवर गरिन्छ